अरिना स्टेडियम ग्राउन्डमा आयोजन हुने स्थानीय राष्ट्रिय कार्यक्रमहरू त के हो त्यो साह्रै यो विषयमा चाहिँ साह्रै रुचि नभएकोले अब अरिनामा हुने अब बक्सिङ्सहरू तपाईँको अरू कुराहरू त थाहा भएन अब स्टेडियममा हुने लातो भकुन्डो लाते भकुन्डो भनिन्छ नेपालीमा त है फुटबल त्यसमा चाहिँ अलिकिति इन्ट्रेस्ट भएकोले गर्दा त्यसको अलिकिति याद छ र हाम्रोतिर त स्पोर्ट्समा सपोर्ट नभएर हो के हो स्टेडियमहरू त खेलकुदका लागि भन्दा पनि बेसी मान्छेको कन्सर्टहरू गर्नु केके गर्नुको लागि युज भएको जस्तो लाग्छ है ठुलोठुलो नेताहरू आउँदा उयो गर्नुको लागि तिनीहरूको त्यो जनसभाहरू गर्नुको लागि मिटिङ गर्नुको लागि युज भएको जस्तो लाग्छ तर पनि कोही कोही बेला बाइचान्स झुक्केर कोही बेला अब फुटबलहरू या क्रिकेट पनि राखिएको हुन्छ है त्यतिबेला हेर्नु गयो त्यस्तै अनि फुटबल छ भनेदेखि चाहिँ हाम्रो एरियामा मान्छेहरू पनि आउँछ हेर्नु अब अरूको अरू स्पोर्ट्समा अरू खेलकुदमा चाहिँ अब त्यति साह्रो रुचि देखाएको जस्तो लाग्दैन नबुझेर हो कि मान्छेलाई ज्ञान नभएर हो कि यसको विषयमा के नभएर हो रुचि नभएको हो के हो त्यो चाहिँ अब थाहा भएन र अब सबभन्दा धेरै मान्छेले रूचाउने धेरै मन गर्ने चाहिँ अब फुटबलै हो लाते भकुन्डै त्यो छ भनेदेखि चाहिँ अब मान्छेले आफ्नो काम छोडेर पनि हुन्छ कि कामलाई अब एक दुई दिनको लागि पोसपोन्ड गरेर हुन्छ के गरेर हुन्छ मान्छे आउँछ अलिकिति अब हेर्नुको लागि यताउता हुन्छ अरू खेलमा चाहिँ त्यति साह्रो मान्छेले पनि रुचि देखाउँदैन सरकारले रुचि नदेखाएको हो कि के हो सपोर्ट पनि छैन मान्छेको अब खेलकुदमा जाने त्यसलाई करियर अप्सनमा लिनेहरूको लागि अब पैसा नभएर हो के हो अब् त्यो साह्रै थाहा भएन र अब त्यतिसाह्रो चाहिँ भएको जस्तो चाहिँ लाग्दैन अन्त स्टेडियम ग्राउन्डहरू चाहिँ छ एक दुईवटा बनाइदिएको तर त्यो पनि अब त्यतिकै त्यसको अब युजमा छैन त्यो त्यसै पनि अब आउँदो जेनेरेसनले त्यति साह्रो त्यस्तो स्टेडियम ग्राउन्डहरूतिर गएर खेलेको जस्तो लाग्दैन पनि के हो अब अहिले अब इन मोबाइल गेम्सहरूले गर्दा हो केले गर्दा हो त्यो चाहिँ थाहा भएन है अन्त धेरै कम्ती नै धेरैभन्दा धेरै कम्ती नै देख्नु पाउँछ है बेसीजस्तो चाहिँ अब त्यही स्टेडियम ग्राउन्ड गएको भनेको चाहिँ त्यही अब ठुल्ठुलो राजनीतिक नेताहरूको त्यही जनसभातिर मिटिङतिर गएकोहरू मात्रै याद भएको मात्रै हो त्यो पनि